त्यसले गर्दाखेरि किसानहरूले धेरै समस्याको सामना गर्नु पर्छ किनभने कोही बेला सब्जी फसल लाउँदाखेरि भनेको जति फल दिँदैन अनि भनेको जति दाम पनि पाइँदैन साथै कोही बेला ज्यादा पानी असिनाहरू पर्यो भने त्यो रोपेको फसल साग सब्जी सबै बिग्रेर जान्छ अनि कोही बेला

परेन एकदमै सुक्खा भयो भने पनि त्यसले टाइममा पानी पाएन भने पनि राम्रोसँग फसल उब्जिनु सक्दैन कतिपय ठाउँमा पिउनुको लागि पानी एकदमै पानीको अभाव पर्छ त्यस्तो जगामा झनै फसल राम्रो हुनु एकदमै कठिन पर्छ